मैले जीवनमा नोकरी चाकरी भन्ने त्यस्तो केही पनि गरिनँ मैले मेरो मैले क्लास टेन पढ्दै गर्दा चाहिँ मेरो एक्जाम हुँदै थियो होइन एक्जाम हुँदाहुँदै मेरो आफ्नै दिदी खसेकोले गर्दा चाहिँ मलाई पुरा समस्या आइपरेको थियो एक्जाम दिँदै अन्त आधा टाइममै घर जाँदै घरमा त्यो घरको समस्या सम्हाल्दै फेरि भोलिपल्ट एक्जाममा आएर राम्रो पढ्न पनि नपाइ त्यसरी नै एक्जाम दिएर पनि अब म पास चाहिँ भएको थिएँ